हेलो यो मोबाइल इलेक्ट्रोनिक्स् सप हो ए मलाई चिन्नुभयो हिजो मैले सामान लागेको थिएँ यो वाइरिङको सामानहरू

त्यो त तपाईँले कस्तो सामान पठाइदिनु भयो हामीलाई त अन्त यो ट्युबलाइटहरू केही पनि बल्दैन सबै जलेको दिनुभएछ यो तपाईँले त दोकानमा सेकेन्ड हेन्ड सामानहरू बेच्नुहुँदैछ कि क्या हो हामीलाई त खोइ एउटा राम्रो समान दिनुभएन त हामीले त अब मैले त अब त्यत्रो फुल पेमेन्ट क्यास पेमेन्ट गरेर आएको त तपाईँलाई आबो यो तार त अल्मोस्ट ठिकै छ अब यो यसको यो स्विचहरू के पठाउनुभएको तपाईँले सबै नै उल्टापल्टी पो छ त अन्त के हो यो पारा अँ म त त्यो त म जान्दिनँ म त अब यो त मलाई त अब यो राम्रो सामान चाहिन्छ कि म अहिले आएर मेरो क्यास पेमेन्ट फर्काइ रिटर्न गरिदिनुहोस् ता कि म आर्को दोकानमा गएर नयाँ वाइरिङ किनेर लाउनु सक्नु पर्यो अब म त यहाँ मिस्त्री लगाइरहेको छु काम गराइरहेको छु मिस्त्रीलाई अब यहाँ कसरी मैले अन्त यहाँ त्यो त्यस्तो बिग्रिएको सामान चाहिँ फिटिङ गर्नु मैले

होइन होइन हुँदैन हुँदैन यस्तो कुरा म जान्दिनँ म आएर भेट्छु तपाईँलाई अन्त कि त क्यास फर्काइदिनु कि त राम्रो सामान दिनुहोस् त्यति नै अरू कुरा त्यही कारण त म भन्दैछु तपाईँलाई हुन्छ त्यसो भए तपाईँलाई अब एकपल्ट भेट्छु त्यहाँबाट पनि राम्रो सामान आएन भने चाहिँ म चेन्ज गर्छु सिधै कुरा हो ल आउँदैछु म